हजुर मेरो दुईजना भाइहरू छ होइन अब म पनि मिल्छु तिनीहरू पनि राम्रो मिल्छ अब तिनीहरूभन्दा फरक चाहिँ म किन छु भन्दाखेरि अब तिनीहरूले अलिकति राम्रोसँगले स्टडी गर्न पाएन स्कुलहरू पढ्नु पाएन अनि म अब स्कुलहरू राम्रसँगले पढ्नु पाएँ अब अलिकति बुझकी छु ठुलो पनि छु तिनीहरूभन्दा त्यही भएर नि